मैले अस्ति दार्जिलिङबाट एचपीको ल्यापटप लगेको थिएँ धेरै राम्रो लाग्यो त्यसको दाम चाहिँ पचास हजार जति लागेको थियो त्यसको स्पेसहरू एकदमै राम्रो रहेछ अनि त्यसको चार्जिङ जुन चाहिँ ब्याट्री क्यापासिटी छ है त्यो पनि एकदमै राम्रो लाग्यो अनि अहिले त्यो चल्नुमा पनि एकदमै राम्रो छ त्यसको ऱ्यामहरू पनि एकदमै राम्रो छ उतिको स्टोरेजहरू पनि त्यतिकै राम्रो लागेको छ ह्याङ भएको छैन अहिले मलाई धेरै सुविधा भइरहेको छ चलाउनुको लागि